मिडिया र शिक्षा प्रणालीमा नेपाली भाषाको प्रतिनिधित्व भने भनेजस्तो हुनसकेको छैन तर अहिले समयको माग अनि विशेष गरी यो सूचना प्रौद्योगिकीको विकासले गर्दाखेरि बिस्तारै यसमा विस्तार पनि आउँदै गरेको हामीले अनुभव गरेका छौँ शिक्षामा हेर्न वा शिक्षामा हेर्नपर्ने हो भने नेपाली भाषा दोस्रो भाषामा पढेको छ जसले गर्दाखेरि पठनपाठन विशेष गरी यो सरकारी स्कुलहरूमा थोरै कम छ त्यसबाहेक यसलाई अझै निजी प्राइभेट स्कुलहरूले गर्दाखेरि नेपाली भाषाको प्रयोग भने हुनपर्ने जति देखिन्न यसमा एकदमै नेपाली भाषाको प्रयोग एकदमै कम छ जसले गर्दाखेरि विद्यार्थीहरूमा नेपाली भाषाको विकास अनि पछि गएर प्रयोग एकदमै कम भएर गएको हामी महसुस गर्छौ यसरी नै मिडियामा पनि मिडियामा पनि नेपाली भाषा हिजोआज भर्खरै मात्र अब नेपाली भाषामा हामीले यो देख्नथालेका छौँ यो इलेक्ट्रोनिक मिडिया आएर नेपाली भाषामा देखेका छौँ त्यसअघि ती अघि समाचारपत्रहरू पत्रपत्रिकाहरू एकदमै थोरैमात्रामा प्रकाशित हुनेगरेको छ हिजोआज यो सूचना प्रद्योगिकीको विकासले गर्दाखेरि यो नेपाली भाषाको प्रयोग मिडियामा पनि बिस्तारै विस्तार हुँदै गरेको जसरी अब शिक्षा प्रणालीमा हुँदैगरेको देखिन्छ त्यसरी नै यो मिडियामा पनि नेपाली भाषाको प्रयोग अझै बढ्दै गएको महसुस गरेको छौँ